र जीवनमा सबभन्दा ठुलो कुरो चाहिँ विशेष गरी चाहिँ आफ्नो जुन आफूले जुन इच्छा राखेको कुरोहरू हुन्छ र त्यसलाई चाहिँ एकदमै निरन्तरता दिएर आफू सक सक्षम बन्नु सक्नुपर्यो र त्यो स्टेजमा आफूले पार गर्नुसक्ने एउटा क्षमता राखेर काम गर्यो भने चाहिँ सबभन्दा ठुलो कुरो चाहिँ त्यही नै बेस्ट हो र म चाहिँ यही भन्छु सबैजनाले पनि यही नै अप्नायो भने राम्रो हो